मेरो परिवारमा खाना बनाउने जस्तो कि आज मैले मोमो पकाउँदाखेरि मेरो परिवारमा मेरो छोराले प्याज काट्यो भने म मसलाहरूको तयारी गर्छु अनि मेरो श्रीमतीले पकाउने गर्छ र हामी सबै साझेदारी भएर हामी त्यसरी काम गर्दछौँ